भर्खरै जन्मेको बच्चाहरूलाई हामीले धेरै हेरचाह गर्नुपर्ने हुन्छ उनीहरूको सानोभन्दा सानो कुरोहरूलाई हामीले बुझ्नुपर्ने हुन्छ अन्त फेरि उनीहरूले हामी जस्तो खानाहरू खान सक्दैनन् उनीहरूलाई आमाको दुध चाहिँ आवश्यकता हुन्छ आमाको दुधले उनीहरूलाई तागत दिने गर्छ अन्त फेरि सानोमै आमाको दुधहरू खाएको छैन भने नानीहरू ठुलो भएर कमजोर पनि हुनसक्छ अन्त फेरि हामीले जस्तो लगाउने लुगाहरू पनि लगाउन सक्दैनन् उनीहरूले हामीले चाहिँ कोमलभन्दा कोमल लुगाहरू उनीहरूको लागि लगाई दिनुपर्ने हुन्छ उनीहरूको छालाहरू धेरै कमलो भएको कारणले उनीहरूले त्यो हाम्रो जस्तो लुगाहरू लगाउनु सक्दैनन् उनीहरूलाई धेरै हेरचारको आवश्यकता हुन्छ उनीहरूले उनीहरूलाई माया गर्नुपर्छ अन्तखेरि धेरै हेरचाह गर्नुपर्छ अन्त फेरि आमाको दुधहरू चाहिँ साह्रै इम्पोटेन्ट हो अन्त फेरि सानो नानीहरूले चाहिँ धेरै माया गर्नुपर्छ